यस्तो हो यादगार भ्रमण गर्न मलाई धेरै मनपर्छ तर मैले अहिलेसम्म जीवनमा गरेको छुइनँ सायद पछाडि पछाडि समय पाएछ भने साथी भाइहरूसित गर्नु पाएछु भने चाहिँ म यस्तो यस्तोतिर चाहिँ चढ्नु सक्छु माउन्टेनिङ रक क्लाइम्ब या खोलाको बगरको छेउतिर भएको यादगारहरूमा म त्यसमा अवश्य वान्स पार्टिसिपेट गर्नेछु भागिदार हुनेछु तर त्यसमा पनि मलाई चाहिँ एकदमै आफूलाई डर मान्नु हुँदैन त्यही कुरामा त्यो म गर्न सक्छु भन्ने चाहिँ त्यो चाहिँ आँट हुनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ